सर्वप्रथम त कृषि र कृषकहरूलाई हामीले सामुदायिक सहयोग कसरी गर्छौँ भने किनभने कृषकहरूको खेतीमा धेरैजसो किराहरूले र कतिपय कृषकहरूको फललाई कतिपय किराहरूले नोक्सान गर्ने गर्छन् र कृषकहरू त्यही कारण साह्रै दुखित हुन्छन् र हामी सबैजना मिलेर सामुदायिक सबैजना मिलेर हामी चाहिँ तालिम प्राप्त कृषि कृषि कृषि उद्योग या कृषि तालिम गरेको कुनै पनि कृषिको तालिम प्राप्त मानिसकोमा गएर हामीले उसलाई यो बारे के गर्नुपर्छ कसरी गर्नुपर्छ यसको समस्याको समाधान हामीले बुझ्नेगर्छौँ र उनीहरूले त्यो त्यो लागेको फलमा किट कीटाणु लागेको फलमा उनीहरूले त्यसको लागि कीटाणुनाशक अब के को सल्लाह दिन्छ र हामी सबैजना मिलेर त्यही उपायलाई हामीले गर्ने गरेका छौँ